हामी चाहिँ खोलामा माछा मार्नु जाँदाखेरि चाहिँ ढडिया लिएर जान्छौँ एकजना बाजेले बुन्नुभएको छ ढडिया अनि ढडियामा चाहिँ हाम्रो खोलामा त असला माछा झिङ्गे माछा गँडेला मात्र पाइन्छ र हामी कुवाको ठुलो माछाको कुरमा चाहिँ ढडिया लगाउछौँ अनि वरिपरि घोँचेर घोँचेर घोँचेर माछालाई सबै खेद्ने गर्दछौँ त्यो ढडिया भएको कुरमा अनि एक दुई घन्टाजस्तो त्यसरी खेलाएर मात्रै माछा त्यो ढ ढडिया निकाल्ने गर्दछौँ अनि यहाँ हाम्रो असले माछाको चाहिँ बाहिरको कत्ले एकदमै कम्ती हुन्छ अरू यो कत्ले माछाहरूको चाहिँ कत्ला एकदमै बेसी हुन्छ हिले माछाहरूको चाहिँ अलिक फरक पर्छ असला माछाभन्दा असला माछा खानुमा एकदमै टेस्टी पनि हुन्छ हामी चाहिँ एकदमै खालि ढडिया प्रयोग गर्ने गर्छौँ